हेलो अङ्कल सुन्नुहोस् न त्यो हाम्रो नयाँ घर बनाएको कि त्यहाँ मलाई उयो सोफाहरू बनाउनु छ कि तपाईँकोमा हुन्छ होइन ए अनि दामकाम मिलाऊँ न त सोफा फर्निचनरहरू एउटा बेड बनाउने अनि सोफा त्यो दुईवटा मात्रै बनाउने अहिले चाहिँ

पाँच बाई छ उम्म सोफा त्यो सिम्पल खाले हुन्छ नि

एकदम सिम्पल भरे आएर फोटो देखाउँछु नि तेँत्तिस हजार पच्चिस हजार सोफाको आम्मामामा घटाइदिएर सोफा घटाइदिनु नि त अन्त उम्म हजुर सोफाको त मिल्छ होला नि त सिम्पल हो सोफा त चौबिस हजार ए तेइस हजार लिनु नि हौ सोफाको त बेसी नै भयो माटोको सामान के के बनिन्छ उम्म

उम्म ए त्यो सब त लिइँदैन कि फ्रिज छ कि छ नि त्यो जाडो महिनामा गरम महिनामा पानी खानुलाई त फ्रिजमा राख्यो भने चिसो भइहाल्छ नलाने खालि हुन्छ हुन्छ